बोडो भाषाबारे त्यति मलाई ज्ञान भएन तर बोडो भाषा नेपालीसँग साह्रै मेल खान्छ जस्तो मलाई लाग्दैन र बङ्गाली भाषा चाहिँ नेपाली भाषासँग धेरथोर मिल्छ बङ्गाली र नेपाली भाषा धेरथोर नै नेपालीसँग बङ्गाली भाषा मिल्ने गर्छ